मलाई ढिँडो बनाउनु चाहिँ एकदमै गाह्रो लाग्छ ढिँडोमा हातले चलाइरहनु पर्छ है पानी हाल्दै चलाउँदै पानी हाल्दै चलाउँदै कोदोको ढिँडोलाई त्यो कोदो हाल्यो चामलकै ढिँडो छ भने चामल आँटाको ढिँडो छ भने आँटा हाल्यो त्यो अन्त चलाउँदा चलाउँदा म सक्दिन चलाउनै हातै गल्छ अनि त्यसमा चाहिँ मलाई पकाउनु गाह्रो लाग्छ अरू मलाई सजिलो भनेको चाहिँ हाम्रो जुन कुखुरा ल्याइन्छ कुखुरालाई तिते बनाउनु एकदमै सजिलो लाग्छ तिते डढाएर तिते बनायो त्यो चाहिँ वाचिप्पा पकाउनु मसला पिस्नुपऱ्यो मसला पिस्यो त्यही गरम मसला पिस्दा भइहाल्यो लसुन अदुवा ल्यायो अनि कुखुरा जुन काटेको छ त्यसलाई काटेकोलाई प्याजसँग पहिला भुट्यो मेथीसँग हाल्यो मेथीसँग भुटेपछि चाहिँ त्यो मसला हालेर पकाएर चाहिँ तपाईँले भात हालेर तपाईँको वाचिप्पा बनिन्छ वाचिप्पा बनाउनु चाहिँ मलाई एकदम सजिलो लाग्छ तर मलाई ढिँडो पकाउनु चाहिँ एकदमै गाह्रो लाग्छ